ओइ सुन न मैले के भन्छ अस्तिको पालि कुर्ती मगाएको थिएँ कि अनलाइनबाट अन्त मटेरियल पनि त्यसको कस्तो राम्रो आएछ प्राइस पनि मलाई निकै कम्ती पऱ्यो अनि त्यसको फेबरिक पनि कस्तो राम्रो थिएछ मैले लगाउँदा पनि साइज पनि ठिकै आयो हो अन्तखेरि त्यसलाई सबैले सोद्धै थियो त्यो कुर्ती कहाँबाट किनेको भनेको थियो अन्त मैले मेसोबाट किनेको थिएँ सब धेरै सस्तोमा किनेको थिएँ अन्त तर पनि राम्रै क्वालिटी राम्रै आएछ डिसेन्ट पनि आएछ रङ्ग पनि नजाने खालको आएछ अन्तखेरि सबै टप टु बटम कुस उयो के भन्छ चुन्नीदेखि लिएर तल बटम पनि आएको रहेछ अन्त मैले धेरै सस्तोमा पऱ्यो नभनेको पनि फाइभ हन्ड्रेड रुपिस पनि परेन होला त्यो कुर्तीको अन्तखेरि तैँले पनि किन्छस् भने किन् न अन्त कस्तो राम्रो आएछ